गोर्खे खबर कागज चाहिँ दार्जिलिङबाट सन् उन्नाइस सय एकमा स्वर्गिय पादरी गङ्गा प्रसाद प्रधानको सम्पादनमा निस्किएको थियो र यस खबर कागजलाई चाहिँ अब दार्जिलिङबाट बाट मात्रै नभएर भारतबाटै नेपाली भाषाबाट निस्किएको पहिलो पत्रिका मानिन्छ र यस पत्रिकाले नेपाली भाषा साहित्यको विकासमा ठुलो योगदान पुऱ्याएको थियो र यो विशेष अब एउटा विशुद्ध साहित्यक पत्रिका नभए तापनि अब त्यसबेला नेपाली भाषामा छापिएको पहिलो पत्रिका थियो र त्यसैले पहिलो पत्रिका भएको नाताले अब यस पत्रिकाको एउटा एतिहासिक महत्व छ भनौँ किनभने त्यसअघि नेपाली भाषामा कुनै पनि पत्र पत्रिकाको प्रकाशन वा प्रकाशित भएको कुनै पाइँदैन र सर्वप्रथम नै अब यो दार्जिलिङ क्षेत्रबाट स्वर्गिय पादरी गङ्गा प्रसाद प्रधानको सम्पादनमा निस्किएको यो गोर्खे खबर कागत नै पहिलो भारतीय नेपाली साहित्यक पत्रिका थियो र त्यसरी नै अब कालिम्पोङको इतिहासको कुरा गर्दा कालिम्पोङमा भएको एकजना गोर्खा नेपाली फ्रिडम फाइटरको कुरा गर्दा हाम्रो दल बहादुर गिरीको नाम अग्रिम पङ्तिमा आउँछ किनभने दल बहादुर गिरी तत्कालिन दार्जिलिङ जिल्लाकै भनौँ पहिलो काङ्ग्रेस पार्टीको अध्यक्ष थियो र दल बहादुर गिरीलाई चाहिँ पहाड पहाडको गान्धी पनि भनेर भनिन्थ्यो किनभने त्यतिबेला उनको गान्धीजीसँग एकदमै सामिप्य थियो र त्यो स्वतन्त्र सङ्ग्राम आन्दोलनमा एकदमै सक्रिय रूपमा भाग लिएको थियो दल बहादुर गिरीले र गान्धीजी महात्मा गान्धी चितरन्जन दास भनौँ अन्य अन्य राष्ट्रीय स्तरका नेताहरूसँग पनि दल बहादुर गिरीले थुप्रै सभाहरू गरिसकेको थियो र गान्धीजीकै नेतृत्वमा थालिएको असहयोग आन्दोलनमा पनि दल बहादुर गिरीले सक्रिय भूमिका निभाएको थियो सक्रिय रूपमा भाग लिएको थियो भनौँ र गान्धीजीको सामिप्य भएकोले गर्दा पनि अब त्यतिबेला ब्रिटिस सरकारको एकदमै आँखाको छारो भएको थियो र उसलाई स्वतन्त्र रूपमा बाहिर हिँड्नु पनि डरमर्दो थियो लुकिलुकि हिँड्थ्यो र धेरै नै अब दार्जिलिङ दार्जिलिङ क्षेत्रबाट दार्जिलिङ पहाडबाट धेरै सक्रिय रूपमा स्वतन्त्र सङ्ग्रामीको रूपमा भूमिका निभाउने एकजना दल बहादुर गिरी पनि हुन् र अघि मैले भनिहाले उनलाई अब त्यसैले अब पहाड के गान्धी भनेर पनि भनिन्थ्यो

र त्यसरी नै कालिम्पोङको राजाहरूको इतिहासको कुरा गर्दा हामी गेबु आचुकको नाम लिन सक्छौँ किनभने गेबु आचुक चाहिँ लेप्चाहरूको राजाहरूको अन्तिम अनि प्रभावकारी राजाका रूपमा चिनिन्छ

तिनलाई चाहिँ अब भुटानबाट चाहिँ अलिकति अब आँखाको छारो भनौँ अब टारगेट जस्तो गरिएको थियो किनभने त्यति बेला गेबु आचुक राजा चाहिँ तिब्बतहरूसँग मिलेको थियो र मिलेको थियो भन्ने एउटा धारणा थियो भुटानको र भुटानसँग मिलेकोले गर्दा नै अब सरी तिब्बतसँग मिलेकोले गर्दा नै भुटानले चाहिँ अब गेबु आचुकलाई चाहिँ देखी सहन्थेन र पछि एउटा दालिम कोट किल्लामा एउटा सभा गरेर बोलाइयोको थियो त्यहाँनिर डाकिएको थियो र त्यस सभामा चाहिँ गेबु आचुक पनि उपस्थित थिए र त्यस सभामा पछि कुनै एउटा षड्यन्त्रवश त्यसरी गेबु आचुकको हत्या गरिएको थियो